तपाईँको यो साहित्य क्षेत्रमा चाहिँ तपाईँको यो गोबिन परियार भन्ने उहाँ हाँस्य हाँस्य कवि हुनुहुन्छ अनि तपाईँको यो अमिर सुन्दास भन्ने जो बाग्राकोटमा हुनुहुन्छ अहिले हालमा उहाँ मुर्तीकार पनि हो अनि साहित्यकार पनि हो अनि यो पत्रकारमा पनि उहाँको राम्रो रहेको छ अनि ए अर्को एकजना जुद्धवीर हाई स्कुल यो जो छ यहाँनेरि छे छेउमै उहाँको हेडमास्टर प्रदिप सर भन्ने हुनुहुन्छ उहाँको पनि एकदमै राम्रो पकड छ उसमा साहित्यमा उहाँले धेरैवटा किताबहरू पनि नेभाराको फुल भन्ने शिर्षक किताबहरू पनि अहिले उहाँको किताब पाठ्यक्रममा पनि चल्छ त्यस्तो अहिले प्रदिप गुरुङ उहाँको साहित्य क्षेत्रमा हेर्दा पकड अरू तपाईँको यो अब पास्टको कुराहरू हामी पढ्दाखेरि कतिजना पढ्दा जो बाग्राकोटमा जन्म लिनु भएको थियो उहाँको साहित्य क्षेत्रमा धेरै राम्रो उहाँले गर्नु भएको थियो डुवर्स क्षेत्रमा अनि यस्ता सुभ्मान मोक्तानहरू भए अनि अन्य हाम्रा निर्मल शर्माहरू भए अझ धेरै ति अब उहाँहरूकोसम्ममा त छैन तर पनि उहाँहरूको जीवनीहरू सुभ्मान मोक्तान भयो उहाँ राजनीतिक क्षेत्रमा पनि एकदमै खप्पिस् हुनुहुन्थ्यो सामाजिक क्षेत्रमा एकदमै राम्रो हुनुहुन्थ्यो अरू अरू केही हुन्छ